हेलो हेलो दाजु ए हजुर मलाई जुत्ता चाहिएको थियो कि तपाईँकोमा छ जुत्ताको साइजहरू ए तपाईँकोमा कस्तो कस्तो ब्रान्डको राख्छ कुन चाहिँ कुन चाहिँ ब्रान्ड ए हजुर हजुर होइन मलाई त के भन्नु त अँ तपाईँकोमा उयसको छ एडिडासहरूको

ए हजुर हजुर मलाई चाहिँ के भन्नु त मेरो यो हिजो अस्ति खुट्टा यस्तो उयो भइराख्छ कि खुट्टामा घाउ हजुर हिजो अस्ति अलिक जाती भएको छ हो त्यही भएर अब ज्यादा हेभीहरू लगायो भन्त मेरो उयो हुन्छ होला खुट्टा फेरि बल्झिन्छ होला हो हजुर हजुर अन्त त्यसकै लागि देखाइदिनु न हजुर हजुर हजुर हजुर त्यही त यता घाउ भइरहेको त्यस्तै खोजेको नि तपाईँकोमा छ मेरो त थर्टी सिक्सहरू हो थर्टी सिक्सको छ हजुर हजुर चार नम्बर होइन चार नम्बरहरू हो हजुर हजुर हजुर कलरहरू अब प्राइसहरू कति छ भन्नु न

हजुर हजुर ब्ल्याकमा छैन ब्ल्याकमा हजुर हजुर हुन्छ हुन्छ ए हजुर हजुर ए हजुर हजुर हजुर हजुर हजुर होइन म लिन्छु नि लिनु त कि तर कम्फर्टेबल छ यता अब त्यो खुट्टाहरू भरे लगाएर फेरि बल्झियो भने भनेर मेरो हजुर मेरो त लेफ्ट साइडमा छ

हजुर यता यो कान्छी औँलीमा छ कि हजुर अलिक साह्रै पर्छ नि त ए हजुर हजुर है हजुर त्यो अन्त त्यो मैले भनेको त्यो ब्ल्याकमा चाहिँ कस्तो उयो छ कति छ प्राइसहरू ए मिल्दैन अन्त आलिक मिलाइदिनु न अन्त ए बाह्र सौ हुन्छ होइन क्वालिटीहरू कस्तो छ होला नि मैले लास्ट टाइम लोगेको पनि त मैले

होइन नि हजुर हो मैले अस्ति लास्ट इयर पनि तपाईँकै दोकानमा किनेको जस्तो लाग्यो कि त्यहाँनिर पनि अस्ति पनि त्यसै भन्नु भयो तर खै मैले त दुई तिन खेप लगाउँदै त्यो प्ल्यातपुत गएको थियो त्यसको लेदरहरू त बक्कलहरू हजुर खोइ अब त भन्नु त तपाईँहरूले त्यसै भन्नु हुन्छ लास्ट इयर पनि अब मैले किनेको तर खोइ त्यस्तो थिइन मैले लास्ट इयर पनि त्यस्तै वानतिरै किनेको थिएँ तपाईँकोमा अन्त मैले एडिडासको जुत्ता पनि किनेको थिएँ त्यो पनि त्यस्तो राम्रो थिएन ए हजुर हजुर ए हुन्छ हुन्छ के यसमै यो नम्बरमा गुगल पेहरू गर्दा हुन्छ होला है हजुर चार नम्बरै छ है ए हुन्छ हुन्छ नभए यही नम्बरमा म अहिले हजुर हजुर हजुर अहिले फेरि रेनी सिजन पनि छ हो हजुर हजुर त्यही भएर त्यस्तै स्यान्डल खाल्केमै खोजेको खोज्नु त ए हुन्छ हुन्छ दाजु हुन्छ म यो नम्बरमा उयो गरिदिन्छु तपाईँलाई गुगल पे कि तपाईँले पठाउनु पर्दैन नि म यता बहिनीलाई पठाउँछु नि ल हुन्छ हुन्छ तपाईँको उयो भन्नु न कहाँ छ दोकान कहाँ साइ़ड छ

ए हजुर हजुर ए हुन्छ हुन्छ म नानीलाई पठाउँछु नि ल बहिनीलाई हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ हुन्छ